यातायात सुविधाको सुविधाले स्वास्थ्यसेवामा धेरै अभाव पर्ने गर्दछ मुख्य कुरो के हो भन्दाखेरि त्यो गाउँबाट अस्पतालसम्म पुग्ने एउटा अव्यवस्थित रोडले गर्दामा पनि यी सुविधाहरूमा अभाव पर्ने गर्दछ कारण कति गाउँठाउँमा धेरै अस्पतालदेखि अस्पताल या बजारदेखि निकै तल रिमोट एरियामा पर्ने गर्दछ जसमा ट्रान्सपोर्टेसन अवस्थाहरू एकदम नाजुक रहेको छ त्यसर्थ स्वास्थ्यसेवामा भनेको भनेको समयमा ती बिमार भएको पेसेन्टलाई स्वास्थ्यसेवामा लान पुर्याउन सकिँदैन यी रोडहरूले गर्दामा यी अनि स्वास्थ्यसेवा धेरै टाढामा रहेकोले गर्दामा यी असुविधाहरू झेल्न परिरहेको छन् अस्पतालहरू गाउँदेखि निकै बाहिरी नै बाहिरी क्षेत्रमै नै पर्ने गर्दछन् लगभग यसको गाउँदेखि धेरै गाउँहरूदेखि अस्पताल पुग्नसम्म लगभग तपाईँको एक घन्टा समयहरू लाग्ने गर्दछ यसोस्ले ती बिमारीलाई ए बिमारीको बिमार अझ बढ्ने गर्दछ